अब म पुग्नु त पुगेँ भाइ है भाइको सवारीमा चढेर अब पासमा मेरो यहाँ पैसा रहेनरहेछ अहिले र भाइकोमा के छ जसको मुताबिक मैले पे गर्न सकूँ युपिआई आइडी जिपे पेटिएम यो सब छ भनेदेखि त्यो मार्फत म भाइलाई दिनुसक्छु